नवजात शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रीतिरिवाज तथा संस्कारहरूमा पहिलो न्वारान अथवा न नामकरण संस्कार जुन दिन त्यस नानीको नाम राख्ने काम गरिन्छ भने जन्मिएको छ दिन पछि छ दिनमा छैटौँ दिनमा गरिने संस्कारलाई छैटी भनिन्छ जसमा चाहिँ त्यस दिन चाहिँ भावीले त्यस नानीको भाग्य लेख्छ भनी एउटा लोकविश्वास रहेको छ त्यस पछि भात ख्वाइ त्यस नानीले नानीले भात खान सक्छ अब भन्ने भए पछि चाहिँ उसको त्यो वृद्धि अनुसार चाहिँ उसलाई भात खुवाउने काम गरिन्छ जसलाई चाहिँ भात ख्वाइ तथा अन्नप्राशन संस्कार पनि भनिन्छ र त्यस पछि कान नाक आदि छेड्ने संस्कार पनि रहेको छ